मैले हिजो बजारमा गएर एउटा नयाँ मोबाइल फोन किनेको थिएँ यो मोबाइल फोन सामसोन कम्पनीको थियो यो मोबाइल फोन मैले लगभग चालिस हजारमा किनेको थिएँ यसमा इन्टरनल मेमोरी एक सय अठाइस जिबी र हाम्रो फोनको मेमोरी आठ जिबी रहेको थियो र यसको ब्याट्री ब्याकप पनि धेरै नै राम्रो छ यसको ब्याट्री ब्याकप चाहिँ छ हजार एमएच जसले लगभग दुईदेखि लिएर तिन दिनसम्म पनि थाम्न सक्छ यसमा दुइटा सिम जाने गर्दछ जसमा हाम्रो अहिलेको लेटेस्ट टेक्नोलोजी फाइभ जी टेक्नोलोजीद्वारा उत्पादित सिमहरू पनि यसले सपोर्ट गर्ने गर्दछ र यो फोन हेर्नमा पनि धेरै नै राम्रो र यसको डिसप्ले पनि धेरै नै ठुलो रहेको छ सामान्य त फोनको डिसप्लेहरू हातमा अँट्ने खालको सानो नै हुने गर्दछ तर यो फोनको चाहिँ हातमा अँट्ने सामान्य फोनहरू भन्दा पनि अलिकति ठुलो नै रहेको छ यसको क्यामेराको कुरा गर्नु पर्दाखेरि यसको क्यामेराहरू पनि धेरै नै राम्रो छ यसको जुन चाहिँ पछाडिको क्यामेरा छ त्यो पछाडिको क्यामेरा चाहिँ सिक्सटी फोर मेघा पिक्सलको रहेको छ जुन चाहिँ वाइड एङ्गल एक्सट्रा वाइड एङ्गलमा पनि फोटो खिच्ने गर्दछ र यसको जुन चाहिँ अगाडिको सेल्फी लिने क्यामेरा छ त्यो सेल्फी लिने क्यामेरा चाहिँ बाह्र मेघा पिकस्लको रहेको छ जसले एकदम नै धेरै नै राम्रो फोटो लिन्छ र चार्ज गर्दाफेरि पनि यो फोन धेरै नै छिटो चार्ज हुन्छ सामान्यत एउटा नर्मल फोन शून्यदेखि एक सयसम्म चार्ज हुनको निम्ति दुईदेखि तिन घन्टासम्म लाग्ने गर्दछ तर यो फोन आधा घन्टाभित्रमा नै फुल चार्ज हुने गर्छ र यसको जुन चाहिँ वाइफाई तान्ने क्षमता छ त्यो पनि धेरै नै राम्रो छ यसले धेरै नै टाडो रेन्जसम्म पनि वाइफाई तान्ने गर्दछ यसमा दुइटा सिम जाने स्लट दिइएको छ र यसको मेमोरी पनि एक सय अठाइस जीबीदेखि लिएर वन टेरा बाइट जुन चाहिँ हजार चौबिस जीबीसम्म पनि यसलाई एक्सपान्ड गर्न सकिन्छ जसका कारण त तपाईँ यसमा धेरै नै चलचित्रहरू भयो पिक्चर्सहरू भयो फोटोहरू भयो धेरै धेरै गानाहरू सेभ गर्न सक्नु हुन्छ यसमा तपाईँको धेरै नै सानोदेखि लिएर ठुलोसम्मको जुन चाहिँ तपाईँको मेमोरिसहरू छ त्यो अँटाउन सकिन्छ यसमा र यो फोन आम मान्छेको लागि धेरै नै लाभकारी छ तपाईँ पनि बजारमा गएर यो फोन किन्न सक्नुहुन्छ यो फोन किन्दाखेरि तपाईँलाई अहिले बजारमा जुन चाहिँ यो फोनलाई दाम पर्ने गर्दछ ब्यालिस हजार दोकानेले तपाईँलाई अहिले सुपर डिसकाउन्टमा दिएर तपाईँलाई लगभग अड्तिस हजारसम्ममा दिन सक्छ